हेलो हजुर को हजुर को बोल्नु भएको हजुर हजुर हजुर ए हजुर

हजुर हजुर ए

ए हजुर भइहाल्छ नि टोय ट्रेन पनि भइहाल्छ त्यहाँनेर हो राम्रो छ नि चौरस्ताको त्यहाँनिर त हो भइहाल्छ हजुर म घमुाइदिइहाल्छु नि घुमाउनु अरू कुन चाहिँ कुन ठाउँ घुम्नु मन छ हो हजुर भन्नुहोस् न तपाईँ हजुर हजुर ए हजुर टोय ट्रेन सानो नै हुन्छ बेसी ठुलो त हुँदैन हो टोय ट्रेन त हो अब तपाईँहरूले देखिरहनु भएको ट्रेनहरू भन्दा त सानो नै हुन्छ होइन यहाँनिर त तर अब निकै रमाइलो चाहिँ हुन्छ अब सानै भए पनि हजुर हजुर म गरिदिन्छु होइन होइन म भ्याइहाल्छु नि कति तारिख भन्नु भयो सत्र तारिख होइन हजुर भ्याइहाल्छु नि भन्नुहोस् न तपाईँ मलाई कल चाहिँ गर्नु होस् हो म यता हजुर हुन्छ म त्यही चौैरस्तामै भेट्छु होला हौ तपाईँलाई तपाईँ कहाँनेर हुन्छ भन्नु होस् न म आइहाल्छु तपाईँलाई तपाईँ भएकै ठाउँमा हजुर ए हुन्छ हुन्छ मलाई कल गर्नु होस् न चौध चौरस्ता आइपुगेर हो हुन्छ तपाईँलाई आहिले म फर्स्टमै ल भए टोय ट्रेन नै घुमाइदिन्छु नि तपाईँको इच्छा नै पुरा गरिदिन्छु फर्स्टमा ए हुन्छ ए हुन्छ भइहाल्छ रक गार्डन नि घुमाइदिन्छु अनि खानाहरू कहाँ कहाँ खानु हुन्छ तपाईँ त्यही अब लोकल होटेलहरूतिरै हुन्छ कि है हजुर हजुर ए हुन्छ हुन्छ यहाँनेर आउनु भयो भने यहाँनेरको हातले बनाएको चिजहरू पनि लैजानु सक्नु हुन्छ नि तपाईँ राम्रो राम्रो पाउँछ यहाँ ए हजुर हजुर ए हुन्छ क आएको बेलामा कल गर्नु होस् न हुन्छ हुन्छ